दर्शकहरू सामु गाउँदाखेरि चाहिँ सर्वप्रथम के हुन्छ भने धेरै समयको अन्तराल पछि हामीले गीतहरू गाउँदैछौँ भने र स्टेज फेस गरिरहने कन्टिन्यू मौका पाइएको छैन भने चाहिँ घबराहट चाहिँ हुन्छ किनभने जति धेरै दर्शकहरू हुन्छ त्यति नै घबराहट भएर जान्छ त्यसैले गर्दाखेरि चाहिँ गाउँदा समय समय पटकपटक घरीघरी स्टेजमा निक्लिरहने बानी बनाउनु पर्दछ स्टेज फेस गर्ने आदत चाहिँ मान्छेलाई हुनुपर्छ कुनै पनि कलाकारलाई अचानकै कलाकारलाई यो स्टेजमा निकाल्दाखेरि चाहिँ अलिकति घबराहट त्यसले गर्दा गीतहरू भुल्ने या कुनै प्रकारको आवाजमा पनि परिवर्तन चाहिँ मैले धेरै देखेको छु आवाजहरू गाउँदाखेरि चाहिँ काप्ने टाइपको र त्यो पछाडि रिकर्ड गरेर सुन्दाखेरि चाहिँ अलिकति ठाउँ ठाउँमा कम्पनहरू जस्तो आवाजको भएको हुन्छ अन्त विशेष गरेर हामीले त्यो खालको एङ्जाइटी स्टेजको त्यो फेस गर्नुपर्दाखेरि चाहिँ अलिकति एकुप्रेसरहरू गरेर र आवाजलाई अलिकति स्थिर बनाउने कोसिस गर्नुपर्छ अनि यसमा के भने एकुप्रेसर चाहिँ दिएको हुन्छ एङ्जाइटी त्यसलाई डाउन गर्ने एकुप्रेसर पोइन्टहरू दबाएर अनि त्यो गरेर चाहिँ हामीले स्टेज फेस गर्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ आफूलाई अलिकति नोर्मल अवस्थामा चाहिँ गीत गाउन सकिन्छ